हेलो दिदी तपाईँकोबाट बेडसिट राखेको त सबै राम्रो छ भनेर राखेको त सबै रङ गयो धुँदाखेरि त अँ उयो पुरा रङ गयो कि अन्त भनेको नि तपाईँलाई कहाँबड ल्याउनु भएको थियो पुरा रङ गयो धुँदा हेर्दा चाहिँ राम्रै देखेर ल्याएको हो भरे त धुँदाखेरि त सबै रङ पो जाँदोरहेछ